मलाई त हारमनीमा एकदमै गाउनु मनपर्छ र अब हारमनीमा एकदमै गीतहरू गायो भने सुरमा गाउन सकिन्छ सुरमा बस्छ र अब नोटहरू पनि एकदमै राम्रोसँग पाइन्छ र हारमनीमा एकदमै टाइमिङदेखिको लिएर सुरहरू लाग्छ अर्को तानपुरा हो तानपुरामा पनि एकदमै राम्रोसँग सुर पक्रिनु सक्छ गिटारमा पनि एकदमै सुर पक्रिनु सक्छ साथै किबोर्डमा पनि सुरहरू मज्जाले लिनु सकि सकिन्छ र मेन कुरो चाहिँ के छ भन्दाखेरि तानपुरामा चाहिँ मेन गीतहरू सिक्नु सकिन्छ किनभने तानपुरामा चाहिँ तपाईँको सुर एकदमै राम्रोसँग लाग्छ र अर्को कुरो हारमोनीमा पनि हारमोनीमा पनि तपाईँहरूले मलाई एकदमै मनपर्छ हारमनी हारमनीमा गीतहरू गायो भने सुरहरू बाहिर जाँदैन राम्रोसँग सुरहरू लाग्छ सुरहरू मज्जाले त्यसमा दिन्छ र सुर लाग्छ पनि र त हारमोनीमा एकदमै तपाईँहरूले सुरहरूमा तपाईँहरूले गाउन सक्नु गाउन सक्नु हुनेछ र मलाई चाहिँ मन परेको चाहिँ एकदमै हारमोनी र तानपुरामा चाहिँ गीतहरू गाउनु मन लाग्छ पुरा सहयोग दिन्छ त हारमोनी र तानपुराले तानपुरा चाहिँ एकदमै अब के भनुँ र अब तानपुरामा चाहिँ भजनहरू पनि गर्न सकिन्छ तानपुरामा सुर एकदमै राम्रो लाग्छ र तानपुरामा मज्जाले सिक सिक्यो भने हामीले तानपुरा तानपुरामा हामीले कतिवटा कुरोहरू सिक्न पनि सकिन्छ तानपुराले हामीलाई कतिवटा ज्ञानहरू दिन्छ हारमनीले पनि पुरा दिन्छ हारमनीमा पनि हामीले गीतहरू गायो भने एकदमै सुरहरू लाग्छ मलाई त एकदमै मनपरेको वाद्यवादन हारमनी हो र किबोर्ड पनि हो किबोर्डमा पनि एकदमै वद्यवादनहरू एकदमै मा चाहिँ किबोर्ड एकदमै राम्रो हो किबोर्डले कतिवटा कुरोहरू एरेन्जहरू गर्नु पऱ्यो भने त्यसमा एकदमै सहायता दिन्छ